सञ्चारमध्येमा देखाइने विज्ञापनहरू विशेषमा मलाई अल्मल्याउन देखाएको जस्तै लाग्छ किनकि तिनीहरूको आफ्नो चिजको बारेमा धेरै बढाइचढाइ कुराहरू गरेको हुन्छ जो चाहिँ मलाई राम्रो लाग्दैन त्यसै कारण यो सञ्चारमध्येमा देखाएको यो विज्ञापनहरू म स्किप गर्ने गर्दछु